हेलो यो राजु एजन्सीमा कल लाग्यो होला ए के भन्छ मैले अस्तिको हप्ता चाहिँ तपाईँहरूकै एजन्सीबाट गाडी बुक गरेको थिएँ त्यहाँ यात्रामा जानुको लागि अनि मलाई त्यति बेला चाहिँ तपाईँहरूकै ड्राइभर एकजना विक्रम भन्ने नाम थियो उहाँको अन्त उहाँ आएको थियो अन्त उहाँसँग जाँदाखेरि चाहिँ मलाई एकदमै कम्फर्टेबल लाग्यो क्याउ अन्त उनीहरूले उहाँले गाडी पनि राम्ररी चलाउनु हुँदो रहेछ त्यही माथि गाडी पनि एकदम राम्रो कम्फर्टेबल सुविधा मलाई यात्रामा जाँदाखेरि एकदम राम्रो लाग्यो खुसी पनि लाग्यो ड्राइभर पनि राम्रै पाएको थिएँ मैले गाडी पनि राम्ररी चलाउनु हुँदो रहेछ अन्त फेरि म अब यो आउने हप्ता फेरि जानु आँटेको छु यात्रामै यात्राकै लागि अन्त तपाईँहरूकै एजेन्सीबाट बुक गर्न आँटेको छु अन्त मैले बुक गर्दाखेरि चाहिँ मैले उहाँ के भन्छ विक्रम ड्राइभर नै पाएको भए राम्रो हुन्थ्यो अन्त त्यही गाडी नै भएको भए हुन्थ्यो त्यो गाडी र ड्राइभर पनि उहाँ नै भएको भए चाहिँ मलाई एकदम राम्रो सुविधा हुन्थ्यो होइन त्यो यात्राको लागि जाँदा किनकि ड्राइभर पनि एकदमै राम्रो थियो गाडी पनि राम्ररी चलाउनु हुदो रहेछ मलाई फेरि उहासँग जाँदा एकदम कम्फर्टेबल सुरक्षित पनि लाग्यो सुरक्षित अन्त गाडी पनि एकदमै कम्फर्टेबल थियो जाँदाखेरि पनि राम्रो लाग्यो अनि त्यही कारण मैले अब फेरि उहाँ नै पाएको भए चाहिँ राम्रो हुन्थ्यो भनेर तपाईँहरूलाई भनेको